म आफ्नो जाति विशेषमा रमाउने मान्छे हो र म दार्जिलिङ दार्जिलिङ जिल्लामा रहेका विभिन्न मानिसहरूमा र उनीहरूको संस्कार संस्कृतिलाई संस्कृतिहरूलाई आफ्नो तस्बिर उनीहरूको तस्बिर खिच्न चाहन्छु र विभिन्न विभिन्न संसाधनको कमी भए तापनि ती कमीहरू ती कमीहरूलाई पनि उपभोग गर्न सकेर हाँसेको जुन तस्बिर सुन्दर तस्बिर छ त्यसलाई खिच्न मनपराउँछु